हाम्रो क्षेत्रमा मनाइने केही छुट्टीहरू जस्तै कि दुर्गा पूजा दीपावली छट होली त्यसको बादमा तपाईँको जन्म अष्टमी भयो तपाईँको क्रिसमस डे भयो यस्ता नाना थरिका धेरै यहाँनिर हाम्रा पर्वहरू छन् जसमा छुट्टीहरू हुने छन् र यो सब बाहिरबाट आउने पर्यटकहरू पनि लोभिन्छन् यो हेर्नुको लागि कि दुर्गा पूजा किनकि यस्तो हो कि मेलाहरू लाग्छ विभिन्न किसिमको एकदम राम्रो राम्रो चिज आभूषणहरू बिक्रीहरू हुन्छन् त्यो चिजहरू हेर्नुको लागि बाहिरबाट आउने पर्यटकहरू एकदमै लोभिने आकर्षित हुने यी चिजहरू छन्